हेलो ए म लासाङ डोल्मा हजुर ए दार्जिलिङ त सोरेङदेखि उकालो आयो भने लप्चूबाट पुग्छ नि लप्चूबाट पनि पुग्छ पुग्छ लप्चूबाट पनि पुग्छ हो तकदाबाट पनि पुग्छ तपाईँ चाहिँ को बोल्नु भएको त्यसमा चाहिँ लप्चूबाटै छिटो होला जस्तै लाग्दैछ मलाई

लप्चूमा अलिक जाडो जाडै जाडै छ अब के भन्नु अहिले पानीको जाडो छ नि अहिले

हजुर भन्नुहोस् हजुर म सोरेङबाटै बोलेको नि लप्चूमा छ त ऊ यो के अरे छ लप्चूतिर मलाई बिर्से कि अहिले छ लामाहट्टा लामाहट्टा पुग्छ नि लप्चूबाट भोयो भने दार्जिलिङ जानुहोस् दार्जिलिङ जानु भएको होइन तपाईँ हजुर हजुर एँ हजुर लामाहट्टा पनि पार्क मजाको छ हो अन्त त्यहाँदेखिको तकदामा पनि एउटा पार्क छ जस्तै लाग्दै छ हो तपाईँ गोयो भने दार्जिलिङ जानुहोस् त्यहाँ बतासे चौरस्ता मन्दिरहरू छ हो मजाको छ हजुर घोडाहरू छ नि म अहिले अस्ति भर्खर गएर आएको कि अहिले त अलिक जाडो छ हो हुन्छ

ए हुन्छ हुन्छ